हाम्रो दार्जिलिङको हावापानी अति नै स्वच्छ राम्रो छ तापमान बेसी भए तापनि हामीलाई राम्रो नै छ तापमान पनि वर्षाको उयसमा पनि राम्रो नै छ केही अनि केही उयो त छैन हामीलाई एकदम जाडोमा अलिक जाडो नै अनुभव हुन्छ हामीलाई जाडै लाग्छ गरममा गरम नै हुन्छ पानी परेको बेलामा हामीलाई अलिक के भन्नु शीतलै शीतल नै अनुभव हुन्छ हामीलाई हाम्रो हाम्रो शरीरले जति पनि तापमान हामीले सहनु सक्छौँ त्यति अनुसार नै हामीलाई जाडोमा पनि जाडो नै हुँदोरहेछ गरममा पनि गरम नै वर्षा पानीहरू पर्दा पनि हामीलाई शीतल नै हुँदोरहेछ राम्रै वातावरण छ अहिले दार्जिलिङको कुनै पनि नराम्रो वातावरण छैन राम्रै भइरहेको छ दार्जिलिङको वातावरण हामीलाई शान्ति नै अनुभव भइरहेको छ वातावरणको पनि